हेलो भाइ हामी रेली जाउँ भनेको दस बाह्रजना छौँ तपाईँले रेली गएको भाडा कति लिनुहुन्छ होला एक किलोमिटरको कति कसरी पर्छ होला यसो भनिदिनुहोस् न ल हामीलाई एक दुई दिन बसौँ भनेको कति लिनुहुन्छ फर्केर आउँदाको भाडा पनि भनिदिनुहोस् न ल भाइ